हजुर

हजुर मैले भनेको थिएँ नि म आउँछु भनेर काम गर्नु ए हुन्छ हजुर हेर्नुहोस् न अहिले चाहिँ नि घरमा मेरो पनि अलिक काम भइरहेको छ कि त म पर्सिदेखिन्को चाहिँ आइदिन्छु नि ल हजुर अनि भन्नुहोस् न कति दिनुहुन्छ सेलेरी हजुर म गरेको त हजुर मलाई महिनाको पै अरू बेला चाहिँ यस्तै चार पाँच हजार दिनुहुन्थ्यो त तपाईँ पनि त्यति नै दिनुहुन्छ भन्ने आशा गर्दछु हजुर होइन हेर्नुहोस् न अन्त अहिले मेरो घरमा पनि त्यस्तै समस्याहरू चलिरहेको छ त्यही कारणले चाहिँ मलाई अलिक पैसाको पुरै जरुरत परिरहेको छ कि त्यही कारणले त्यही कारणले चार पाँच हजारमै बनाइ मिलाइदिनुहोस् न हो हजुर हजुर

हजुर ए अनि तपाईँको नानीहरू चाहिँ नानीहरूको नि काम छैन नानीहरूलाई रेडीसेडी पार्नु हजुर

अन्त त्यही तपाईँहरूकै घरमा बस्नु ओर्नु हजुर ए हुन्छ हुन्छ म तपाईँकै घरमै बस्छु नि हेर्नू मलाई घरबाट धाउनु ओर्नु नि साह्रो पर्छ कि अनि त्यही कारणले तप् घरमै बस्छु तर मलाई कहिले कहिले छुट्टी दिनुहोस् न हजुर अनि बजारहरू चाहिँ आफै गएर ले सौदाहरू ल्याउनुपर्छ कि तपाईँ ल्याइदिनुहुन्छ घरमै हजुर ए हुन्छ त हुन्छ म पर्सिदेखिन्को आउँछु नि ल हजुर हुन्छ हुन्छ राखेको त ल